ए हौ भन न ए अँ अँ अस्ति तिमीले भन्दै थियौ नि साँच्चै कस्तो आयो ए अँ अँ ए अँ त्यस्तै हुँदो रहेछ हौ अस्ति मैले पनि मगाएको थिएँ कि एमाजोनबाटै मेरो पनि त्यस्तै भयो त अन्त अँ नि पुरा ढिलो गऱ्यो एमाजोन होइन नि ऊ यो पनि अब मिसो पनि क्या हौ पुरै त्यस्तो हुँदैछ मिसोको पनि पुरा डेलिभरी सर्भिस ढिलो रहेछ हो राम्ररी अब मलाई अँ नि अस्ति एउटा प्रोगाममा जानुको लागि ऊ यो गरेको थिएँ कि

ए अँ त्यस्तो हुन्छ पुरा हुन्छ अँ नि पुरा त्यस्तो हुँदैछ हौ मेरो पनि त्यस्तै त भयो त कति कति रिफन्डमा पनि पुरा ढिलो हो डेलिभरी पनि त्यस्तै ढिलो त्यही त हो नि त्यस्तै त हुँदैछ अनलाइनमा धेरै सुविधा हुन्छ भन्यो झन् धेरै पो समस्या हुँदैछ हौ अँ नि अस्ति एउटा सामान मेरै साथीको लागि बर्थडे गिफ्ट अर्डर गरिदिएको थिएँ कि अँ छैन अब बर्थडे आइसक्यो छैन नि अब दस दिनको लागि दस दिनभित्रमा डेलिभर हुन्छ भनेर देखाए को झन्डै छ दिन उतामा सोह्र दिनमा आइपुगेको थियो हो अन्त त्यस्तो हुँदैछ हौ अहिले पुरा डेलिभरी सर्भिस ढिलो अँ अँ अब त्यस्तै लाग्दैछ मलाई पनि पुरै ऊ यो हुँदैछ कि अन्त अँ त्यही त त्यो ऊ यो नम्बर दिएको छैन त्यसमा त्यो एकपल्ट कल गरेर सोधिहेर न ए अँ ए अँ त्यही त त्यस्तै छ त्यही त त्यस्तै हुँदैछ त मेरो पनि पुरा त्यस्तो भइराखेको छ कि अहिले ल ल औ ल ल बाई